र है मैले मेरो घरमा चाहिँ सिलिन्डर ग्यास सिलिन्डर है लगेको थिएँ र यो ग्यास सिलिन्डर है हामीले घरमा जोड्दा चाहिँ होसियारी त अपनाउनै पर्ने हुन्छ तर पनि धेरै कुराहरूमा चाहिँ हामीलाई सजिलोपना पनि हुँदो रहेछ जस्तै हामीलाई इमरजेन्सीमा हाम्रो गेस्टहरू आउनुभयो भने है हामीलाई बस्तीमा आगो जलाइबस्दा हामीलाई समय को नष्ट हुन्छ समयको अभाव हुन्छ तर है हाम्रो घरमा ग्यास सिलिन्डर भएको कारणले गर्दा चाहिँ उहाँहरूसँग गफसफ गर्दै पनि चिया खाजा इत्यादि कुराहरू चाहिँ है मैले समयमै बनाएर है उहाँहरूलाई दिन सकेको छु र यो ग्यास सिलिन्डरहरू घरमा जोड्दा चाहिँ है हामी आमा दिदी बहिनीहरूलाई चाहिँ है धेरै सुविधाको अनुभव चाहिँ मैले गरेको छु